हेलो

म त सिलगडी होइन कालिम्पोङको पो त

हजुर भाइ

हजुर

ए अँ मेरोमा त थुप्रो छ भाइ भेराइटी त अब सकुलेन्टहरू पनि छ हो अन्त अर्नामेन्टल प्लान्टहरू पनि छ स्नेक प्लान्टहर छ भाइलाई चाहिँ कस्तो खालको चाहिएको खासमा चाहिँ

ए ए हजुर अब सकुलेन्टहरू चाहिँ हजुर सकुलेन्टहरू चाहिँ बच्चा भएको चाहिँ हो पर्छ एक सौ बिसहरू पर्छ हो बच्चा नभएको सिङ्गल प्लान्टहरू चाहिँ पर्छ साठी रुपियाँहरू पर्छ होइन म एक सौमा दिन्छु भाइले बिस रुपियाँ राखेर बेच्दा भयो नि अब यो हजुर त्यो त अब त्यो त तपाईँले अब जसरी बेच्दा पनि हुन्छ नि त्यसलाई वान फिफ्टी गरेर बेच्दा पनि भयो नि रिजनेबल प्राइस पो भनेको त मैले त वान फिफ्टी गरेर बेच्दा पनि

होइन होइन भाइ स्कुलेन्टको पनि भेराइटी हेरेर हुन्छ नि त फुल अँ अन्त होइन आउनु नि त आउनु नि आउनु नि फोनमा बात मरेर त मिल्दैन हो आउनु नि त आएर हेर्नु भाइले आफै आँखाले होइन अब स्नेक्स् प्लान्टहरू चाहिँ वान फिफ्टीहरू गरेर जान्छ होइन म वान हन्ड्रेडहरू गरेर दिन्छु एउटा वान को स्नेक प्लान्ट पनि मेरोमा तिनटा भेराइटीको छ फेरि जुम्न घरमै ल हजुर हुन्छ